प्रविधि शिक्षाले सबै भन्दा धेरै कोरोना कालमा महत्त्वपूर्ण भूमिका निभाएको छ जसले त्यतिखेरको समयमा कोरोनाले गर्दा मान्छेहरू घरबाट बाहिर निस्कनु सकिरहेको थिएन होइन त्यो समयमा मानिसहरू घरको घरमै बसिरहनु परेको बेलामा पनि अनलाइन शिक्षा अथवा त्यतिखेर प्रविधि अनलाइन प्रविधिले गर्दाखेरि नानीहरूले घरमै बसेर शिक्षा ग्रहण गरिरहेको थियो त्यसरी नै युट्युबबाट मानिसहरूलाई त्यो त्यो समयमा युट्युबबाट पनि धेरै धेरै ज्ञानका कुराहरू पाइरहेको थियो उनी स्कुल विद्यार्थीहरूको जति पनि अनलाइन एड्मिसनहरू जेजति छ सबै अनलाइन प्रविधिलेे गर्दा नै भइरहेको थियो अथवा त्यो कोरोना कालमा सबै भन्दा बेसी अनलाइनको चाहिँ महत्त्व भयो क्या त्यो समयमा किन भन्दाखेरि मानिसहरूले पढाउनेले पनि अनलाइनद्वारा नै पढाइरहेको थियो नानीहरूले बुझ्ने पनि अनलाइनबाट बुझिरहेको थियो अथवा अनलाइन प्रविधिले गर्दा अझै सबै भन्दा धेरै महत्त्वपूर्ण भूमिका के निभाएको छ भन्दाखेरि मानिसहरूलाई अहिले केही पनि कुरा मानिसलाई केही पनि कुरा जिज्ञासा भयो अब केही पनि कुरा अन्योलमा पऱ्यो भने उनीहरूले डाइरेक्ट गएर युट्युबमा गएर सर्च गर्छ वा त अथवा उनीहरूले गएर गुगलमा गएर खोज्छन् त्यहाँबाट आफूले नजानेको अथवा आफूले नबुझेको कुराहरू अनलाइनबाट नै बुझ्ने प्रयास गर्छन् अथवा अनलाइनमा पढाइरहने शिक्षकहरूलाई उनीहरूलाई उनीहरूले मेल गरेर हुन्छ वा के गरेर हुन्छ उनीहरूले अनलाइनबाट नै शिक्षा ग्रहण गरिहेका हुन्छन् भन्नु मतलब आजको दिनमा मानिसहरूलाई ज्ञानको लागि चाहिँ स्कुलै जानु पर्छ भन्ने छैन अहिले घरमै बसेर पनि घरबाटै घरलाई नै स्कुल बनाउन सकिरहेको छ अथवा मानिसहरूलाई जस्तै उनीहरू घर घर नै अहिले के भइरहेछ अहिलेको समयमा के भइरहेछ घर नै एउटा स्कुल जस्तै भइरहेको छ अथवा यु ट्युब एउटा शिक्षक जस्तै भइरहेको छ त्यसरी नै अहिले अनलाइन गर्नाका लागि मानिसहरू अहिले बाउ आमाहरूले आफ्नो काम छुट्टी गरी गरी उनीहरू स्कुल जानु पर्ने अहिले उयो छैन अहिले अनलाइनबाटै कल एक कल गरेर होइन अनलाइनबाटै एडमिसन गर्न सकिरहेको छ अथवा पुस्तक पुस्तक किन्ने पैसा छैन भने अहिले के अहिले तपाईँको दुई सय तिन सयको रिचार्ज गरेर अहिले यु गुगलबाट नै नानीहरूले पर्याप्त मात्रमा पुस्तकहरू पाइरहेका हुन्छ फ्री अब् कस्टमा होइन त्यसरी नै मतलब भन्नुको मतलब प्रविधि शिक्षाले एकदमै मान्छेलाई एकदमै ठुलो भूमिका निभाइरहेको छ मतलब कसैको कसै जस्तै मानिसहरूले कुनै पनि कुरा आफूमा नभएको कुरा यु ट्युब अथवा गुगलद्वारा नै उनीहरूले सर्च गरेर लेखिरहेको अथवा खोजिरहेको छ सबै भन्दा ठुलो कुरा प्रवि अनलाइन प्रविधिले सबै भन्दा ठुलो कुरा चाहिँ के महत्त्वपूर्ण भूमिका निभाएको छ भन्दाखेरि आफू भित्रमा लुकेको जुन पनि कलाहरू छ त्योहरूलाई अथवा त्योहरूलाई युट्युबमा ल्याएर आफ्नो त्यहाँनेरि प्रस्तुत कला प्रस्तुत गरेर त्यहाँ अथवा आफ्नो ज्ञान बाँडेर अरूलाई ज्ञान दिरहेको छ अथवा अरूले पनि ज्ञान त्यसरी नै लिरहेको छ